ए दाजु बिहान तपाईँले छोडिदिनु भएको नि हाम्रोमा दुध हजुर सुन्नुहोस् न हौ हेर्नु न कस्तो नराम्रो दुध छोडिदिनु भएछ त्यो त पानी हालेको जस्तै छ है कस्तो अब अलिकति त मोटो हुनुपर्ने नि निक्कै पो पत्ला छ त अन्त हजर हजर हजुर ए ए म त निक्कै पत्ला लाग्यो नि अस्तिको महिना त मोटो लागेको थियो योपालि त कस्तो पत्ला आएछ हजुर ए कस्तो पानी पानी हजुर त हालेको छैन होला नि फाल्टो दुधहरू त मिसाएको छैन होला नि सेतो न सेतो पो लाग्यो

ए हजुर फेरि अस्ति भाइले सोध्दा त मलाई पानीहरू पो थप्छै भनेको सुनेको थिएँ नि त कि हजुर हजुर हजुर ए म त अहिले हजुर दुध पत्ला थियो कि म त हेरेको त पत्ला न पत्ला छ टेस्ट गर्छु पानी न पानी छ चिया बनाउनु गाह्रो लागेर नि हजुर हजुर ए हुन्छ अब अबदेखि त कहिलेदेखि चाहिँ मोटो आउँछ भन्नु भयो त्यतिबेला चाहिँ अलि मोटै ल्याइदिनु होस् है ल हजुर ए हुन्छ फर्स्ट यहीँ ल्याइदिनुहोस् ल मलाई मेरो माइतीहरू पनि आउँछ कि दसैँतिर हजुर हजुर दुई केजी गरिदिनुहोस् न हुन्छ हुन्छ